हेलो चपस्टिक रेस्टुरेन्ट हो हजुर हिजो मैले तपाईँहरूको रेस्टुरेन्टबाट चिस पास्ता अर्डर गरेको थिएँ अनि त्यो चाहिँ एकदम मिठो थियो मेरो फ्यामिलीले पनि एकदम मिठो मान्यो एकदम राम्रो लाग्यो अनि भोलि चाहिँ मेरोमा त्यो सानो पार्टी छ कि त्यसको लागि चाहिँ म अब चाहिँ इन्डियन डिसेस अर्डर गर्नु चाहन्छु है अनि त्यसको लागि चाहिँ अब भेजमा चाहिँ बटर पनिर गरिदिनु होस् अनि ननभेजमा चाहिँ चिक चिकन टिक्का गरिदिनु होस् न अनि राइस गरिदिनु होस् अनि टोटल चाहिँ टेन प्लेट्सको लागि अन्त भोलि आफ्टरनुन यस्तै एक बजीभन्दा अगाडि अर्डर गरिदिनु होस् है अनि एड्रेस चाहिँ नोट गर्नुहोस् फर्स्ट फ्लोर बिहाइन्ड एसबिआई एटिएम थाना रोड दार्जिलिङ हजुर हजुर थ्याङ्क्यु